कालिम्पोङमा अब मनोरञ्जन दिनेहरू चिजहरू ठाउँहरू निकै थुप्रै छ अब ड्रिम हल भयो हेर्न सक्नुहुन्छ अब ड्रिम हलमा अब मेला ग्राउन्डमा अब फुटबलहरू फिफ्टिन अगस्तमा फुटबलहरू हुन्छ अहिले अब फिफ्टिन अगस्तको बेलामा अब थुप्रै थुप्रैको स्कुलकोबाट अब थुप्रै थुप्रै स्कुलकोबाट अब खेलकुदको लागि ल्याउन सकिन्छ अब खेलकुद यता खेलकुदबाट खेलकुद हुन्छ फुटबल अब दामी दामी फुटबलहरू आउन सक्छ अब यता भएन अब डेलो डेलोमा पार्कहरू अब डेलोमा पार्कहरू मजा मजाको छ पार्कहरू छ अब टुरिस्ट टुरिस्ट होमस्टेहरू मजाको मजाको टुरिस्ट होमस्टेकहरू डेलोमा हुनसक्छ अब त्यहाँ भएन आब तपाईँहरूलाई अब प्यारासुटमा उड्नु मन पर्यो भने प्यारासुट पनि पाइन्छ डेलोमा अब पार्कहरू जानु पर्यो भने कालेबुङमा पार्कहरू पनि निकै छ पार्कहरूमा पनि निकै कलेज पार्कहरू छ अन्त तपाईँहरू स्विमिङमा जानु पऱ्यो स्विमिङ त्रिवेणीतिर अब त्रिवेणीतिर राफ्टिङहरू पनि अब राफ्टिङ पनि पाइन्छ अब त्रिवेणीमा छ टिस्टा यता के केराबारी केरा केराबारीदेखिन्को राफ्टिङहरूमा अब लगेर त्रिवेणीहरू छुन सकिन्छ लाबरबोटेबाट यता त्रिवेणीमा छुनु सकिन्छ अब निकै निकै छ